अहिले फिलहाल मसँग चाहिँ मेरो मनपर्ने क्लासिक पुस्तक चाहिँ एउटा मात्रै छ है जो चाहिँ मुना मदन हो अनि मुना मदन लक्ष्मी देव लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित पुस्तक जो चाहिँ मलाई एकदमै मनपर्छ है मैले चाहिँ यो कसरी किने भन्दा चाहिँ पहिला क्लास टेन पढ्दाखेरि किनेको हो अनि क्लास टेन पढ्दाखेरि चाहिँ हाम्रो मुना मदनको नेपाली सर हुनुहुन्थ्यो उहाँले चाहिँ किन्नु लगाएको स्कुलबाटै किनेको हो अनि मुना मदन चाहिँ अब मलाई चाहिँ एकदमै मनपर्छ अब किनभने अब मुना मदनमा चाहिँ अब हुन्छ नि अब एउटा लभ लभ भनेको के हो होइन अब तपाईँले आफ्नो पार्टनरको लागि के गर्नु सक्नुहुन्छ अनि छोरा र आमाको माया भनेको एउटा फ्यामेली भनेको अनि अब त्यो पोभर्टी भनेको चाहिँ के हो मज्जाले एक्सप्लेन गरेको छ है किनभने अब मदन चाहिँ अब मुनालाई अब बेटर लाइफ दिनु अब जो पनि पार्टनरलाई अब त्यस्तै लाग्छ मनबाटै अब मेरो फेमेलीलाई अब राम्रो लाइफ दिनु सकुम् मेरो अब बेटर हाल्फलाई म मज्जाले अब कुनै कुनै पनि दुःख बिना राख्नु सकुम् जुनै पनि पार्टनरले त्यही सोच्छ अनि यहाँ चाहिँ अब मदनले चाहिँ अब मुना र उसको आमालाई अब राम्रो बेटर लाइफ दिनुको लागि चाहिँ है ल्हासा गएर गएको हुन्छ अब उयो के पो नुन ल्याउनुको लागि है किनभने ए ल्हासा हरे भोट गएको हुन्छ नुन ल्याउनु किनभने अब त्यहाँनिर चाहिँ अब नुनको एकदमै स्केरसिटी हुन्छ है नुनको पुरा दुःख हुन्छ अनि त्यहाँनिर चाहिँ अब मदन चाहिँ अब जाँदा जाँदा त्यो भारीहरू बोक्दाबोक्दै त्यहाँनिरै अब बिमारहरू हुन्छ अनि यता अनि मुनाले चाहिँ अब मुनाको रोल चाहिँ के छ भने अब एज अ वाइफ हो जसले चाहिँ अब एज अ वाइफ एज अ लभर जसले चाहिँ अब आफ्नो बिलभ्डको लागि चाहिँ पर्खेको अब यसमा चाहिँ अबो वेटिङ भनेको चाहिँ के हो त्यो पनि सिकाएको छ है मुनाले अब पर्खिरहेको हुन्छ मदनलाई तर अब त्यही हो केही अब सर्कमस्टेन्सेसले गर्दा चाहिँ दुईजनाको भेट हुँदैन अनि एकदमै दुःख लाग्दो अब एकदमै माया लाग्दो अब कथा छ जो चाहिँ मलाई एकदमै मनपर्छ